हजुर हामी निर्धारित स्थानमा आइपुगिसकेका छौँ र तपाईँले मसँग नगद राशि छैन म तपाईँलाई जिपे मार्फत् अथवा पेटिएम मार्फत् तपाईँलाई म पैसा दिन चाहन्छु कृपया तपाईँको कसरी तपाईँलाई दिन सकिन्छ मलाई जानकारी गराइदिनु हुन्छ कि